हेलो पम्फा एउटा कुरा भनुँ भनेको हौ स्नो वाइटमा नि कस्तो राम्रो राम्रो कुर्तीहरू छ सुतीको हो मैले पनि एउटा किनेँ राम्रो लाग्यो अन्त कहाँ हौ त्यो डम्बर चोकको त्यहाँनिर हौ अँ अन्तखेरि उ तुलसी के अरे अमृता त्यहाँदेखि उयोहरूलाई पनि मनाहरूलाई पनि भनिदेऊ न अँ तुलसीको साइजकोहरू पनि छ त मैले जोजा आन्टीहरूलाई पनि भनेको छु तल सुषमाहरूलाई पनि भनेको छु किन्नु जाऊ है किन्न राम्रो राम्रो छ तुलसीको साइजको पनि त छ मलाई त मनपऱ्यो मैले पनि किनिवरि लगाए कस्तो राम्रो लाग्यो अँ तिमीहरू पनि जाऊ है जाऊ किनिहाल सस्तो सस्तो छ नि अँ सुतीको राम्रो राम्रो छ अँ तुलसीलाई नि भन्देऊ है फेरि ल ल